अब हामी जुत्ता किन्नु गइरहेछु लु जुत्ता किन्नु जाँदाखेरि चाहिँ पहिला हामी एक एउटा जुत्ता मन पराएको छ त्यहाँदेखि जुत्ता फर्स्ट दोकानमा हेऱ्यो त्यहाँदेखि त्यो जुत्तालाई ए त्यही दोकानमा दाम सोध्यो त्यहाँदेखि त्यसले बत्तिस सय भन्यो अरे त्यहाँदेखि अर्को दोकानमा गएर त्यसले चार हजार भन्यो अरे त्यहाँदेखि त्यतिकै खोज्दै खोज्दै खोज्दै खोज्दै खोज्दै खोज्दै खोज्दै गयो जाँदै जाँदै जाँदै त्यहाँदेखि खोज्दै खोज्दै गएर चाहिँ एउटा जुत्तामा चाहिँ अब सेल पनि अब एउटा जुत्ता दोकानमा सेल पनि लागिरहेको होइन अब त्योभन्दा कम्ती हुन्छ होला नि त थर्टी फाइभ भन्दाखेरि चाहिँ त्यहाँदेखि त्यही सोचेर जान्छ हामी त्यहाँदेखि त्यहाँ भित्र गएर सोध्दाखेरि सेल त अर्कोमा लागिरहेको हुन्छ त्यसमा हुँदैन फेरि हो त्यहाँदेखि तेस भने कतिमा हुन्छ भनेर सोध्यो त्यहाँदेखि उसले थर्टी फाइभ भन्छ त्यहाँदेखि थर्टी फाइभ साइज कति हुन्छ साइज सोध्यो साइज साइज सोध्यो त्यहाँदेखि साइज नाप्यो त्यहाँदेखि साइज साइज नापेर चाहिँ त्यहाँदेखि अब कतिसम्म चाहिँ मिलाउनु कतिसम्म चाहिँ मिलाइदिनु सक्नुहुन्छ भनेर हामीले भन्यो त्यहाँदेखि अब भइहाल्छ नि त्यो पहिला तपाईँले नाप्नुहोस् न भनिहाल्यो भैयाले होइन त्यहाँदेखि भैयाले भनिसकेर त्यहाँदेखि अब साइज साइज डल्लै फिट भयो अब साइज डल्लै फिट भइसकेछि त अब जुत्ता पनि मन पऱ्यो जुत्ता पनि मजाको अब जुत्ता पनि मन परेपछि त अब भन्नु पऱ्यो नि त त्यहाँदेखि कतिसम्म चाहिँ घटाइदिनु सक्नुहुन्छ भनेर सध्यो त्यहाँदेखि बाहिर थर्टी फाइभ छ अब लु थर्टी फोर थर्टी थ्री नभए थर्टी फोरतिर दिनुहोस् न भन्यो त्यहाँदेखि हामीले भन्यो पच्चिस दिँदा हुँदैन भनेर भन्यो होइन त्यति साह्रो त कम्ती त कहाँ हुन्छ अन्त त्यति त हाम्रो किनेको दामै भएन नि भनिहाल्यो अब फेरि हो त्यहाँदेखि अब हामीले त्यहाँदेखि उसलाई मजाले भन्यो अब कहाँ हौ त्यति साह्रो अनि त्यो त बेसी भयो नि त अन्त कहाँ अन्त थर्टी गरिदिनु अन्त हामीले अन्त हामी दिन्छ नि अन्त ट्वेन्टी फाइभ दिँदा भइहाल्नु पच्चिस दिँदा हुँदैन अन्त हुँदै हुँदैन नि अन्त अब हामी त्यतिकै अब हामी स्टार्ट भयो अब बार्गेनिङ स्टार्ट भएपछि चाहिँ अब त्यहाँदेखि अर्को जुत्ता पनि हेरिदिउँ अर्को जुत्ता हेऱ्यो तर त्यो जुत्ता चाहिँ पक्रिरहेको छ अहिले पनि त्यहाँदेखि त्यो जुत्ता पक्रेर चाहिँ त्यहाँदेखि अरू जुत्ता हेर्दै हेर्दै हेर्दै हेर्दे हेर्दै हेरी बस्यो त्यहाँदेखि तर नि फेरि त्यही जुत्ता अनि अरू मन परेन म यही लान्छु भनेर भन्यो होइन त्यहाँदेखि अब अब यसो अफर सफर भए पनि लगाइदिनु न अन्त अलिक कम्ती गरिदिनु भनेर भन्यो त्यहाँदेखि कहाँ मिल्दै मिल्दैन नि लु तिन तिनसम्म चाहिँ हुन्छ भन्यो तर पनि अब हामी चाहिँ अझैसम्म त्यो अड्किरहेको छ पच्चिसमा पच्चिसमा अड्किरहेको छ भने हामी पच्चिसमै लान्छ अब त्यो जसरी भए पनि भन्दा भन्दा भन्दा भन्दा भन्दा लास्टमा चाहिँ अब त्यो त्यो भैयाले पनि हार खाएर चाहिँ अब त्यो उसले पच्चिसमा दिन्छ क्या अन्त त्यो उसले पच्चिसमा दिएपछि क्या अब उसले के भन्छ अब त्यो जुत्ता लाने बेलामा अब तपाईँलाई चाहिँ कसैले देखेको थिएन अब यो तपाईँलाई दिएको नभए अरूलाई दिने थिइनँ म भनेर चाहिँ त्यतिकै कहाँ अब त्यतिकै हाम्रो चाहिँ अब यताको यस्तो खालको बार्गेनिङ चल्छ अब अब बङ्गाली नेपाली होइन यहाँ चाहिँ इक्वेल हुन्छ बङ्गालीहरू पनि त्यस्तो पाराले अब जुत्ता सुत्ता बेच्ने एउटै गर्छ नेपालीहरू पनि एउटै गर्छ क्या अब यहाँ चाहिँ बङ्गाली भयो एउटा नेपाली भयो त्यहाँदेखि फेरि उयो टिबिटेनहरूले पनि हुन्छ फेरि टिबिटेनहरू चाहिँ अब दोकान त्यस्तो हुन्छ टिबिटेनभन्दा अलिकति महँगो योभन्दा चाहिँ अलिकति हाई क्लास हुन्छ उयो हुन्छ प्राइजहरू अब तर उनीहरू चाहिँ अलिक अब चिनाजानाहरू छ भने चाहिँ अब हलका निकै घटाइदिन्छ अलिक चिना जानासँग गएको छ भने त अब तिमी त बङ्गै घटिहाल्छ नि अँ त्यही हो अब बङ्गालीको नेपालीको टिबिटेन भनौँ भन्दा यहाँ चाहिँ अब बार्गेनिङ सप्पै जग्गा भनौँ न इक्वेल चाहिँ इक्वेलै हो